अस्ति भैयाहरूले एक हप्ता अगाडि डस्बिन बेच्दै ल्याएको थियो मैले पनि एउटा किनेको थिएँ पुरा मन पराएर घरमा पनि देखाएँ घरमा पनि पुरा मनपर्यो तर अझै त्यो डस्बिन मजाले जोगाएर राख्यो भने त दुई वर्ष जति त खप्छ होला हो अझै पायो भने म दुईवटा जति चाहिँ किनौँ भनिरहेको थिएँ